अँ अब केही ठुलो उपलब्धिहरू त अहिलेसम्म केही गरेको छुइनँ केही गरेको छुइनँ किनकि अब भर्खरै अँ स्टुडेन्ट लाइफ पनि सकिएको छैन हो तर अब पछिपछि अँ गर्नेछु अन्त एउटा कुनै कुरा मलाई सबभन्दा बेसी गर्व लाग्छ चाहिँ अँ सामरिक पानीको अँ त्यो बाटोमा पहिला धेरै नै फोहोरहेरू हुन्थ्यो मैलाहरू थियो त्यहाँ थुप्रेर अँ पुरा त्यहाँ मान्छेहरूलाई हिँड्नु ओर्नु पनि अब बेसी अँ सुविधा थिएन त्यस्तोमा चाहिँ मैले अँ म अनि मेरो साथीहरू सबैजना भएर मनदेखि नै अँ त्यो सफा गरेर चाहिँ अहिले त्यसमा अँ फुलहरू पनि रोपेको छौँ अँ धेरै नै सफा भएको छ अहिले मान्छेहरूलाई पनि सुविस्ता छ हिँड्नमा अँ त्यसमा नै मलाई सबैभन्दा बेसी गर्व लाग्छ